ए तपाईँ पो हुनुहुँदो रहेछ दादा हुनुहुँदैन होला नि घरमा ए अब भाउजूसँगै बात मार्नुपर्ने रहेछ के अरे पिकनिकको लागि कि भाउजू अस्ति हामी तपाईँहरू हामी तिनचारजना फेमिलीहरू फेमिली फेमिली मिलेर पिकनिक जाने भन्दै थियो त अन्त अन्त कहाँनिर जाने सल्लाह मिलाउँदै थियो दाजुले अन्त के क कता कता जाने भनेर हौ कल गरेको थिएँ तपाईँलाई केही भन्नु भयो दाजुले ए हजुर हजुर ए हजुर ए अँ अँ त्यही त अस्तिदेखि सल्लाह गरेको हजुर अँ हजुर त्यही त जाँदा हुन्छ नि त्यहाँनिर

हुन्छ जाँदा त्यहाँनिर पनि दादा त हुनुहुँदैन होला नि अहिले हँ हजुर हँ हजुर ठुलो गाडी लानुपर्छ किनभने तिनवटा फेमिली हो हो अब मिनिमम पनि मान्छेहरू त बिस पच्चिसजना जस्तो हुन्छ होला अन्त दुईवटा जस्तो भ्यान दुईवटा जस्तो भ्यान होइन बोलेरोहरू गर्नुपर्छ नि दुईवटा जस्तो पुग्छ होला दुईवटामा त त्यहाँबाट उम् उम् हजुर हजुर त्यो सामानहरू पो मैले दादालाई कल गरेको थिएँ कि सामानहरूको लागि को को के के लाने हो को कोले के के लाने भनेर नि अब तपाईँहरूले के सघाउनुहुन्छ हामी के सघाउनु पर्ने हो सबै मिलेर त गर्नुपर्यो होइन ए हजुर हजुर हुन्छ अँ भेट गरेर अँ अँ अँ अँ हजुर हजुर हजुर त्यही त हुन्छ